सेयर बजारको बारेमा त मलाई राम्रोसँग केही पनि थाहा छैन तर यो डिजिटल ब्यापार भेप् एपहरूको बारेमा चाहिँ राम्रै छ पढेर त केही न मान्छे जान्ने मान्छेले त सजिलैसँग गरिहाल्छ ब्यापार भयो नजान्ने मान्छेलाई अलि अप्ठ्यारो छ होला तर जोखिम चाहिँ मलाई लागेको छैन यसमा केही डर हुनुपर्ने जस्तो लाग्दैन